अब चुल्हामा खाना पकाउने काम चाहिँ महिलाहरूको हो मात्रै हो भन्ने चाहिँ सोच गर्नु हुँदैन अब जुन महिलाहरू घरमै बस्छन् उनीहरूको केही बाहिरतिर जाने काम हुँदैन त्यसो गऱ्यो भने त महिलाहरूले पकाउँनुपर्छ अब जेन्ट्सहरू बाहिर जान्छन् कमाउँछन् ल्याउँछन् उनीहरूकोमा फुर्सद हुँदैन तर पनि अब कतिजनाले त यसो हात बढाउनुओर्नु यताउता सहायता गर्छन् अन्त अब महिलाले मात्रै गर्नुपर्छ भन्ने त केही छैन अहिले ठुल्ठुलो होटेलतिर रेस्ट्रुरेन्टतिर हेर्नु सबै सेफहरू कुकहरू जम्मै जेन्टे्सहरू नै हुन्छ जस्तो जेन्ट्सहरूले गर्छ त्यस्तो चाहिँ अब औरतहरूले गर्न सक्दैन भन भन्ने एउटा उयो पनि छ र सक्दैन पनि अलिकति कम्जोरी भएकोले गर्दाखेरि अब ठुल्ठुलो धेरै धेरै गर्ने काममा चाहिँ प्राय जेन्ट्सहरूले ने गर्छन् नभाए चाहिँ खाना चाहिँ भरसक अब महिलाहरूले नै कामकाजी महिला छैन भनेदेखि चाहिँ गरेर आफ्नो हातले पकाएर आफ्नो परिवारलाई खुवाउँनु पर्दा नानीहरूलाई खुवाउँनु पर्दा चाहिँ आफैलाई पनि एउटा आनन्द आउँछ आज यस्तो बनाएर खुवाउँछु भोलि अर्को खुवाउँछु अलि भेराइटी बनाएर खुवाउँछु मेरो नानीले यस्तो खान्छ भन्ने कुरो चाहिँ प्राय चाहिँ अब आमाहरूलाई घरको लेडिसहरूलाई नै थाह हुन्छ जेन्ट्सहरूलाई त्यो सबै कुरामा ज्ञान हुँदैन त्यसैले गर्दाखेरि चाहिँ अब यो काम चाहिँ खा खासगरी गर्नु पर्ने चाहिँ बराबरी नै हो तर अब जेन्ट्सहरूले बाहिर गएर कमाएर ल्याउनुपर्ने गर्दा उनीहरूकोमा फुर्सद पनि हुँदैन त्यसले गर्दा घरमा चाहिँ घरमा बस्ने आमाहरू छ भने चाहिँ आमाहरूले पकाएको राम्रो अब ठुल्ठुलो के के व्यवसायहरूमा चाहिँ त्यसमा मरदहरूले पनि पकाएर ऊ यो गर्नुपर्छ र गर औरतले ने गर्नुपर्छ भन्ने केही बाध्यता त्यस्तो त केही छैन